हेलो हजुर ए हजुर हजुर मेरै हो त तपाईँ कहाँबाट बोल्नु भएको कुन कमान कमान भन्नुहोस् कुन चाहिँको ए हजुर कालिम्पोङ कालिम्पोङ जिल्ला ए हजुर हजुर हजुर

अच्छा सुन्नुहोस् तपाईँले विश्वासी मान्छेलाई नै पठाउनु भएको थियो त्यो मासु किन्नुलाई किनभनेलाई म चाहिँ यहाँ जो पनि ग्राहक बनिन्छ त्यो ग्राहकलाई चाहिँ म चाहिँ एकदमै राम्रो खाले मासुहरू पठाउने गर्छु जतिवटा सडा फडा हुन्छ त्यसलाई चाहिँ म फेरि एउटा केही अर्कै रूपले म त्यो बेच्छु त्योलाई सानो दाममा अन्त राम्रै पठाएको जस्तो लाग्छ सायद हुनसक्छ तपाईँको त्यो प्याकिङमा केही मिस्टेक थियो कि या कुनै केही थियो कि अच्छा अच्छा त अच्छा हजुर हजुर हजुर भन्नुहोस् न तपाईँको त्यो हुनु चाहिँ अब तपाईँलाई अन्धविश्वासले चाहिँ मैले अहिलेसम्म कारबार चाहिँ गरेको छुइनँ हेर्नुहोस् हो तपाईँको अब त्यो दुःख त्यही हो सबैलाई फेरि राम्रै मासु खानु मन लाग्छ भनेर चाहिँ अब तपाईँको नाम लिँदै अब एनबी एनबी तपाईँको नाम होइन एनबीको आधारमा चाहिँ म चाहिँ किनभने राम्रै प्याकिङमा पठाउँथ्येँ म त यस्तो पनि लाग्छ कि त्यो जति पनि लिने मान्छेहरूले चाहिँ गाडीमा वा त साट फेट गरेर चाहिँ वा तपाईँलाई यो पऱ्यो कि भन्ने पनि लाग्यो कि तर जेहोस् तपाईँले मन नदुखाउनु होस् यो बारलाई यो पल्टलाई अबदेखि नयाँ प्याकिङ र म राम्रो मासु पठाउने गर्छु तपाईँलाई हो राम्रै यसको बदलीमा अलिकति जस्ट वस् गरेर पनि पठाउनु सक्छु होला

हजुर हजुर हजुर हुन्छ म चाहिँ अब राखे तपाइँलाई अब यसमा चाहिँ कतिवटा गल्ति चाहिँ मेरो चाहिँ छैन जस्तो लाग्छ किनभने म अलिकति चेक् गरेरै पठाउने गर्छु कि यो अब जीवनभर चलाउँ भनेर चाहिँ एउटा यो मेरो पसललाई लिएको छु र यो मेरो टारगेटै यो छ त्यसले गर्दा बिचमा यो ग्राहकहरूले चाहिँ अलिकति नराम्रो कम्प्लेन त्यस्तो केही न आओस् भन्ने थियो र आज आयो र म त्यसलाई म आफै सुधारी लिने छ सुधार्ने छु सुन्नुभयो हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ हजुर हजुर हुन्छ धन्यवाद